अँ हो हो के के कहाँ किन ए भिड थियो नि त मलाई फेरि अलिकति हतार थियो त त्यही भएर गल्ती भयो नि हस्पिटल जाँदै थिएँ कि त्यही भएर

हेल्मेट त थियो तर हतारले गर्दा लगाएकै थिइनँ लाइसेन्स त छैन लाइसेन्स ला अब कति तिर्नुपर्छ त ए लु

ए त्यो मान्छेले किन्दाखेरि भन्दै थियो कि लाइसेन्स त छ म ल्याइदिन्छु भोलि भन्यो सर ए ए हो र खोइ मलाई त कागज थाहा भएन नि त

ला

अच्छा अब के बनाउनु पर्ने मैले लाइसेन्स कति पर्छ त अब ए ला गाडी त लाँदैन होला नि मेरो अँ

हो

ए त्यसैले अब बनाउनु पर्यो है मैले